येस क्षेत्रमा समात्ने माछाहरू चाहिँ कत्ले अनि गर्दी भित्ती खपेटी हिले अनि बुदुना गडेला अनि काब्रे धोत्री सिङ्की बाँसपत्तेहरू हो अनि यो काब्रे धोत्री सिङ्की बाँसपत्ते चाहिँ क्याटफिसकै प्रजाति हो अनि योहरू चाहिँ यता यस क्षेत्रमा समात्ने गर्दछ अनि अब खोलाको माछा भनेपछि सबैको माग छ किनभने यो सबै फ्रेस वाटरको माछा हो हाम्रो गाउँको छेउमा एउटा जलढका खोला छ जुन चाहिँ चाहिँ एकदम फ्रेस वाटर भएको खोला हो अनि यस क्षेत्रमा अनि बढी समात्ने माछा चाहिँ कत्ले गर्दी भित्ती अनि बुदुना हो यो सबै माछाहरूको मूल्य चाहिँ बजारकोभन्दा चाहिँ अलिक बढी छ अनि यो सबै माछाहरूको चाहिँ पाँच सय रुपियाँ किलो बेच्ने गर्दछ बढी मूल मूल्य चाहिँ किन भएको हो भन्दा चाहिँ यो माछाहरू सबै फ्रेस हुन्छ अनि यो माछाहरू फ्रेस वाटरमा भएकोले गर्दा चाहिँ अलिक बढी भएको हो